ग्रामिण क्षेत्रमा सरकारी सुसासनको अभाव धेरै नै देखा परेका छन् आज ग्रामिण क्षेत्रमा धेरै नै सुविधाहरू आएको छन् तर लागु भएको छैन धेरै नै ग्रामिण क्षेत्रहरू अलग्गिएर गएको छ सरकारको सुविधाहरूदेखि अलग्गिएर गएको छ भन्नु हो भने स्वास्थ्य सम्बन्धमा आज हेल्थ केयर बनिएको छैन आज धेरै नै ग्रामिण क्षेत्रहरूमा सडकको असुविधाले गर्दाखेरि स्वास्थ्य पुग्नमा बिमा बिरामी भएमा अस्पताल पुग्नमा धेरै नै असुविधा भइरहेको छ आज पोलिटिकली पनि अशान्ति समाजमा भइरहेको छ ग्रामिण क्षेत्रमा धेरै नै पोलिटिक्सहरू खेलेर एउटा सोझोसाझो ग्रामिणका क्षेत्रका मान्छेहरूलाई उनिहरूको मनलाई जित्ने कोसिस गरिरहेको छ खेलबाड गर्ने कोसिस गरिरहेको छ र मानिसहरू त्यही अशान्ति ठाउँमा बस्ने कोसिस गरिरहेछ अशान्तिमा बसिरहेका छन् र ती सबै बुझ्ने कोसिस गरेका छैनन् सरकारले आज ती सबै असुविधाहरू मानिसहरू मानिसहरूले ग्रामिण क्षेत्रका मानिसहरूले सहनु परिरहेको छ